नेपाली भाषा प्रयोग गरेर हामी नेपालीहरू आफ्नो मनको विचार खुल्लासँगले मजाले प्रकट गर्नसक्छौँ अनि नेपाली भाषामा धेरै साहित्यहरू लेखिएको छ किताबहरू लेखिएको छ मुबीहरू बनिएको छ अनि त्यो मु त्यो मुबीहरूको ज्ञानद्वारा अरूहरूले धेरै कुरा सिक्नसक्छ हामी मनको कुराहरू बुझ्नसक्छौँ अनि त्यही मात्रै नभएर नेपाली भाषा हिन्दी भाषासँग अलिअलि मिल्छ एक दुई शब्द मिलेमा जसरी हामी बोलेको हाम्रो शब्दहरू हिन्दी बोल्ने मानिसहरूले बुझ्नसक्छ र उनीहरूको शब्द हामीले पनि अलिअलि बुझ्नसक्छ त्यसै कारण आदान प्रदान विचारहरू सेयर गर्नुमा हामीलाई धेरै हेल्प सहयोग हुन्छ नेपाली भाषा प्रयोग गरेर